मैले आर्ट क्लासहरू चाहिँ कैले गरेको छुइनँ जीवनमा मलाई चाहिँ तर अब जीवनमा चाहिँ गर्नु पर्यो भने चाहिँ म भाग लिनेछु मलाई गर्नु चाहिँ मन छ इच्छा छ है